कानुनी कागजातहरू प्राप्त गर्नु धेरै साह्रो छ किनकि सरकारी काम एकखेपमा हुन साह्रो पर्छ हो अनि घररिघरि आफै गएर पञ्चायत अफिस कि कोर्टबाट लिनुपर्छ होइन जति पनि सरकारी कागजहरू जस्तो रेसिडेन्सियल सर्टिफिकेट भयो इन्कम सर्टिफिकेट भयो एफिडेभिटहरू लिनु साह्रो पर्छ नै